हेलो हलो हजुर हो त ए बहिनी बोल्नु भएको हो ए हजुर हजुर भन्नुहोस् न हजुर हजुर ए तपाईँहरूको धानको सिजनमा चाहिँ अन्त तपाईँहरूले इन्सुरेन्सहरू गर्नु भएन त्यसको निम्ति हजुर ए धान खेती गर्नुको लागि चाहिँ अन्त तपाईँहरूलाई मोटामोटी कति रकमको आवश्यक पर्छ मतलब कस्तो प्रकारले तपाईँहरू यो धानको खेती चाहिँ उब्जनी गर्नुहुन्छ हजुर ए हजुर लास्ट इयर त तपाईँहरूले मलाई राम्रो खाल्कै अमाउन्ट अब बुझाउन भएको थियो है तर मलाई त अब आइडिया छैन यो धान खेती कस्तो प्रकारले गर्छ भनेर किनभने बस्तीको अब खेतीको बारेमा म त्यति जान्दिनँ र म जान्न चाहन्छु कि यसलाई चाहिँ के धान खेती गर्दाखेरि चाहिँ अन्त पहिला चाहिँ यसलाई बिउ छर्नु पऱ्यो है हजुर

ए होइन अन्त के भन् हजुर ए धान खेती मात्रै बिग्रेको कि तपाईँको वर्षभरिको टोटली खेती नै बिग्रेर गयो यो पालि हजुर ए हजुर हजुर सब्जीहरू पनि भएन है ए हुन्छ नि तपाईँहरूलाई अब जति जे जसो छ त्यही मलाई बुझाउनुहोस् न ल